अब मेरो मनपर्ने बुकको बारेमा भन्दा चाहिँ मैले अब अहिलेसम्म पढेको बुकहरू मध्ये चाहिँ एउटा चाहिँ छ तपाईँको द मन्क हु सोल्ड हिज फरारी रविन शर्माको त्यो चाहिँ एकदम लाइफ चेन्जिङ बुक छ जसमा चाहिँ अब हुन्छ नि अब अब तपाईँ आफ इफ तपाईँ अब आफ्नो अब जो अब तपाईँ अहिले फिलहाल गर्दैछ त्योसँग अब तपाईँ खुसी नै छैन भने अब हुन्छ नि अब दियर इज स्टिल अ चोइस त्यो अब हुन्छ नि चुज युर ह्याप्पिनेस अब त्यहाँनेर चाहिँ अब एउटा मन्कको बारेमा भनेको छ जुन मन्क चाहिँ अब एउटा अब इन्डियाको टप उयो हुन्थ्यो लाइक ओ लयर बट वेयरएज अब लयर त थियो तर अब उसले कति केसिसहरू त जितेको थियो तर उसको न अब फ्यामिलीसँग रिलेसन राम्रो थियो होइन न उसको वाइफसँग वाइफसँग डिभोर्स भएको थियो अनि आफ्टर द्याट चाहिँ त्यो मन्कले चाहिँ के डिसाइड गऱ्यो भन्दा चाहिँ अब म चाहिँ अब आफ्नो पिस खोज्छु भनेर चाहिँ अब अब उसले चाहिँ सबै त्यागेर चाहिँ अब है है अब हुन्छ नि अब ऊ चाहिँ कस्तो भयो भन्दा चाहिँ ही कन्भर्टेड हिमसेल्फ फ्रर्म अ लयर टू अ मन्क उसले चाहिँ आफ्नो लाइफ जर्नी चाहिँ अब कहाँ हुन्छ नि अब मन्कदेखि सरी कहाँनिर अब लयरदेखि चाहिँ मन्क भएर चाहिँ उसले आफ्नो लाइफ चेन्ज गरेको मलाई त्यो चाहिँ एकदमै इन्सपाइरिङ लाग्यो किनभने अब इफ अब तपाईँलाई अब तपाईँ अब अहिले जे गर्दैछ त्योसँग अब तपाईँ खुसी छैन तपाईँलाई अब पिस पिस अफ माइन्ड नै छैन भने अब त्यो कुरा अब तपाईँले गरिरहेको कुराको केही भ्यालू नै हुँदैन भनेर मैले बुझैँ बट अन्त मैले अब चलचित्र वा टिभी सो भन्दाखेरि चाहिँ म चाहिँ अब युट्यूबमा म त्यस्तो अब टिभीहरू त त्यस्तो हेर्दिन किनभने अब आइ लिभ इन हुन्छ नि अब आइ लिभ इन अ स्मल रुम मैले अब रेन्ट लिएको रुम छ अनि त्यहाँनिर चाहिँ अब मेरो टिभी नि छैन बट फोनमा आउँछ तर अब म त्यस्तो अब टिभी सोहरू चाहिँ रियालिटी सोहरू चाहिँ त्यस्तो हेर्दिन बट म चाहिँ हेर्छु अब युट्यूबमा अब गरिमा इन्टरटेन्मेन्ट पदमको पदम तामङको जो चाहिँ अब सिक्किमबाट बिलङ गर्छ उसको चाहिँ मलाई एकदम इन्सपाइरिङ लाग्छ त्यो हुन्छ नि अब ही स्टार्टेड हिज जर्नी फ्रर्म भेरी अब लो पोइन्टदेखिको अहिले चाहिँ अब पदमले चाहिँ यति साह्रो अब सक्सेस हासिल गरेको छ यति साह्रो फ्यान बेस बढाएको छ प्लस न त उनले अब फ्यान बेस सक्सेस बट आफ्नो अब फ्यामिलीसँग कसरी बस्नु होइन आफ्नो अब फ्रेन्ड जोन कसरी मेनटेन गर्नु अब पदमले चाहिँ मलाई पुरा इन्सपायर गर्छ अब म चाहिँ पुरा प्राय एउटा मिस पनि गर्दिन पदमको चाहिँ मैले स्टार्टिङदेखिको अहिलेसम्म केही एउटा भिडियो पनि मिस गरेको छुइनँ अनि मलाई त्यो पदमको चाहिँ हुन्छ नि अब ही इज अ भेरी डाउन डाउन टू अर्थ पर्सन मलाई त्यो चाहिँ एकदमै राम्रो लाग्छ अब मान्छे चाहिँ जति नै सक्सेस अर्न गरेपनि मनी अर्न गरे पनि अब मान्छेले मान्छेलाई अब बिर्सिनु हुँदैन भन्ने चाहिँ मैले अब पदमकोबाट चाहिँ मैले सिकेँ यति नै थियो